एलपिजी ग्यास चाहिँ हामीले खानाहरू पकाउँदाखेरि युज गर्छौँ होइन अब एलपिजी ग्यास चाहिँ हामीहरू कता कता जाँदाखेरि चाहिँ एलपिजी ग्यास चाहिँ सिलिन्डर र ग्यास चाहिँ हामी दुईवटै बन्द गर्छौँ होइन कता कता जाँदाखेरि पनि अब कहीँ जानु छ भने पनि अब हामीले चाहिँ त्यो एलपिजी ग्यास चाहिँ चेक गरेरै जान्छौँ अन्त इफ एलपिजी ग्यासमा चाहिँ उयो अब त्यो चाहिँ ब्लास्ट हुन आँट्यो भने चाहिँ हामीले चाहिँ चिसो ब्ल्याङकेटले चाहिँ छोप्नु पर्छ त्यो त्यो ग्यासलाई चाहिँ